हजुर एउटा ब्याग किनेको थियो राम्रो लागेर राम्रो लागेर किनेको थियो तर पछि भने यो राम्रो थिएन रहेछ होइन हामीले पनि मलाई पनि मनपरेर नै किनेको थियो एउटा ब्याग होइन बादमा भने युज गर्दाखेरि त चेन चाहिँ बिग्रिएको बिग्रिहाल्दो रहेछ केही नै राम्रो थिएन पछि नेक्स्ट पालि त्यस्तो त्यो गर्दाखेरि चाहिँ मलाई अब राम्रो लागेन होइन पछि तर मनपरेर किनेको चिज त्यस्तो हुँदाखेरि अब नराम्रो लाग्यो होइन नराम्रो लाग्यो त्यस्तो गर्दाखेरि चाहिँ मैले पनि धेरै मनपरेको थियो त्यो हेर्नेबित्तिकै नै तर किन्दाखेरि चाहिँ बादमा चेन नै युज गर्दाखेरि चेन नै बिग्रिहाल्यो नि त्यही नै नराम्रो लाग्यो मेन चाहिँ